मलाई मलाई टिभी सोमा मन पर्ने चाहिँ जी टिभीबाट आउँने कुमकुम भाग्य मन पर्छ त्यसको एक्टिङ त्यसको हिँडाइ बोली बोलेको मन पर्छ त्यसले लगाएको लुगाहरू कस्तो दामी दामी साडी मजामजाको मिलाएर लगाएको हुन्छ त्यसले घर परिवारमा कसरी बस्नुपर्छ त्यो मिलाउँने कसलाई कसरी मिलाएर राख्नुपर्ने त्यसले सबै मिलाएर राखेको हुन्छे सबैसँग मिलेर बसेको हुन्छ गाउँ घरमा कसरी बोल्नुपर्छ त्यो पनि मजाले बोल्छे ऊ बोल्छे नानीहरूसँग कसरी मिलेर बस्नुपर्छ यो पनि उसले मजाले बोल्छे घरमा परिवारसँग कसरी मिल्नुपर्छ यो उसले मजाले मिलेर बस्छे उसले लगाएको लुगाहरू सबै मन पर्छ मलाई